मलाई मन पर्ने नेपाली भाषाको कवि चाहिँ अगमसिँह गिरी हुनुहुन्छ म चाहिँ उहाँलाई एकदम माया स्नेह ममता होइन मन पराउँछु किन उहाँलाई माया गर्छु होइन भनेदेखि चाहिँ उहाँले धेरै कविताहरू लेख्नु भएको छ उहाँको सबै कविता एकदम राम्रो होइन उचित छन् किनकि उहाँले चाहिँ एकदम आँसुले भरिएको कविताहरू लेख्नुहुन्छ आँसु जीवनगीत प्रतिबिम्ब प्रतिध्वनि होइन आँसु एकदम होइन आँसुको गीतहरू उहाँले लेख्नुहुन्छ कतिवटामा प्रायः जस्तोमा त्यस्तै हुन्छन् उहाँले चाहिँ दार्जिलिङवासीलाई एकदमै बेसी माया गरेको थियो होइन बाँचुन्जेल पनि एकदमै राम्रो सोच्नु भएको थियो दार्जिलिङवासी जो उसले पनि उहाँलाई धेरै माया गरेको थियो उहाँहरूलाई केही पनि नहोस् भनेर सबै होइन उहाँहरूको लागि राम्रो काम गर्नु भयो उहाँले धेरै कविताहरू लेख्यो एकदम राम्रो कविता लेख्यो बाँचुञ्जेल राम्रो काम गऱ्यो होइन उहाँ मरे पनि आजसम्म पनि उहाँको नाम एकदम अमर छ उहाँ हजारौँ वर्ष अगाडि मरे तापनि आजसम्म उहाँको नाम एकदम अमर छ उहाँले आजसम्म पनि मरे पनि एकदमै अमर हुने काम गरेर उहाँलाई आजसम्म पनि मान्छेले अगमसिँह गिरीको नामले होइन आँसुको गीत लेख्ने कवि भनेर उहाँलाई आइ आजसम्म पनि सबै मान्छेले चिन्छ यसैकारणले हामीले पनि राम्रो काम गरेर मरे पनि यसरी नै अमर भएर सबैजनाले चिन्ने खालको काम गर्नुपर्छ अनि उहाँले एकदम राम्रो आँसुको गीतहरू लेखेर मान्छेलाई रुवाएको थियो होइन एकदमै उहाँको कविताहरू पढेर मान्छेहरू रोएको थियो त्यसैले गर्दाखेरि उहाँको कविताहरू पढेर मलाई उहाँ कवि अगमसिँह गिरी चाहिँ एकदम राम्रो लाग्छ